मलाई चाहिँ त्यो भारतीय चलचित्र एकदमै मन पर्छ हो एकदमै पुरानो खालको पिक्चरहरू त्यसमा अब मलाई नेपालीमा अभिनेतामा दयाहाङ राई भुवन केसी राजेश हमाल धिरेन शाक्यहरू मन पर्छ र केटीहरूमा चाहिँ मलाई निरूता सिंह झर्ना थापा रेखा थापाहरू चाहिँ अभिनेत्रीहरू मन पर्छ र मलाई चाहिँ पुरानो चलचित्र प्रेम कहानीहरूको चाहिँ एकदमै ज्यादा मात्रमा चाहिँ मन पर्छ अन्त त्यसमा मलाई त्यो कुसुमे रुमालको गीतहरू दर्पण छायाँको गीतहरू एकदमै ज्यादा मात्र मन पर्छ र त्यसमा अझ मलाई मन पर्ने गायक चाहिँ राजेस पायल राईको गीत छ नि राजेस पायल चाहिँ अब राई इज किङ भन्छ नि उसको गीतहरू पनि मलाई एकदमै मन पर्छ किनभने ऊ बाहिरतिर नि जाइबस्छ त्यसले गर्दाखेरि मलाई एकदमै पुरानो पुरानो गीतहरू चाहिँ नि साथी भाइहरू एकदमै मन पर्छ हौ अब यो हामीले हेर्नु छोड्नु हुँदैन एकदमै राम्रो राम्रो लाग्छ मलाई गीतहरू सुन्छु पुरानो पुरानो गीतहरू